हेलो दाजु तपाईँलाई मैले तपाईँको गाडी मैले टिस्टा जानुको लागि मैले मगाएको थिएँ तर अहिले समय बितेर गइसक्यो न ड्राइभर आउँछ न कुनै व्यक्ति आउँछ र मलाई त हतार भइसक्यो र म चाहिँ जुन चाहिँ यो मैले यो जुन चाहिँ अब ड्राइभर मगाएको थिएँ म यो यो गाडी मगाएको थिएँ यसलाई चाहिँ म क्यान्सल गर्न चाहन्छु र मलाई हतार भइसक्यो र म जानुपर्छ अब